योग केवल एक प्रकारको होइन यो प्रायः थुप्रै प्रकारको हुन्छन् मान्छे मान्छे स्वस्थ्य बस्नको लागि पनि योगा गर्न जरूरी छ शरीर फिट राख्नका लागि पनि यो गर्न जरुरी छ अनि रामदेव बाबाले सब सिकाउनु हुन्छ यो प्रायः यो प्रकारको योगा सिकाउनु हुन्छ यसमा हामी सबैले सिक्नु जरुरी छ अनि शरीर फिट राख्नु हात खुट्टाहरू स्ट्रङ राख्नु मेन्टली स्ट्रङ बस्नु यो सब प्रकारको योगाहरू हुन्छन् अनि बिहान बिहान उठेर मेन खासै प्रका बिहान उठेर चाहिँ योगा गर्न जरुरी छ जस्तै भयो हात खुट्टाहरू दुख्छन् घुँडाहरू दुख्छन् यसमा योगाहरू गर्नुले गर्दाखेरि राम्रो हुन्छन् मेन्टलिटी हुन्छ त्यसमा पनि राम्रो हुन्छ अनि यो जब ढाडहरू दुख्ने यो कपालहरू झर्ने आँखाको कमजोरहरू यो निकै प्रकारको हुन्छ यो योगा यसले गर्दा हामी मान्छेलाई जरुरी पनि छ यो योगा गर्नु अनि एक प्रकारको मात्रै छैन निकै प्रकारकै छन् योगा